यसरी नै हाम्रो क्षेत्रमा यातायातको कुरा गर्नु पर्दाखेरि हामी एउटा म पनि एउटा ड्राइभर भएको कारणले गर्दाखेरि यहाँबाट सिलगडीको रास्ता हामीलाई नजिक पर्दछ यसरी नै हामीलाई तकदाह नजिक पर्दछ दार्जिलिङ नजिक पर्दछ कालिम्पोङ नजिक पर्दछ र कालिम्पोङ आउने गाडीहरू यता तकदाहमा आउन सक्दछ र यहाँनिर गाडीहरूमा ठुलो ट्रकदेखि लिएर सानो गाडीहरू मिनी बसहरूदेखि लिएर सान्सानो पिकअपहरूदेखि लिएर सान्सानो कारहरूदेखि लिएर सबै कुराको परिबन्द राम्रो छ हाम्रो क्षेत्रमा र यहाँबाट हामीलाई कालिम्पोङ जानुलाई हामीलाई एकदम सहज पर्दछ र यहाँबाट हामीलाइ तकदाह जानु पनि एकदम सहज पर्दछ र यहाँबाट दार्जिलिङ जानु पनि सहज पर्दछ र सिलगडी जानु पनि सहज पर्दछ किन हामी बिचमा भएको कारणले गर्दा फेरि हामी टिस्टामा बसोबास गरेको कारणले गर्दाखेरि हाम्रो क्षेत्रमा सावधानको गाडीको यातायातको साधनहरू एकदम राम्रोसँग भइरहेको कुराहरू हामीलाई थाहा भएको छ